मैले हालैमा चाहिँ आइक्यू नियो सिक्स भन्ने फोन चाहिँ परचेज गरेको थिएँ हो त्यसको नेटवर्क स्पीडहरू चाहिँ अब फाइभ जी रहेछ यो लन्च चाहिँ कहिले भएको भन्दाखेरि चाहिँ तपाईँको मे ट्वेन्टी वन टू थाउजन ट्वेन्टी टूमा लन्च भएको हो अनि यसको डिसप्लेहरू चाहिँ एमुलेट छ एन्ड्रोयड टुवेल्भ पनि हो अनि स्नेपड्रेगन एट सेभेन टी फाइभ जी हो यो यसको ऱ्याम चाहिँ कति हो भन्दाखेरि चाहिँ तपाईँको वन ट्वेन्टी एट जीबी अनि वन ट्वेन्टी एट जिबी हो अनि यो तपाईँले एट जिबी ऱ्याम हो एट जिबी ऱ्याम हो त्यहाँदेखि तपाईँले के पनि पाउनुहुन्छ भने अरू सेगमेन्ट पनि पाउनु सक्नुहुन्छ टुवेल्भ जिबीको किन्दा पनि हुन्छ तर यसको मलाई चाहिँ अब पोजिटिभ एक्सपेरिएन्स यस्तो के छ भन्दाखेरि चाहिँ अब मैले यसमा चार्जिङ स्पिड चाहिँ एकदमै राम्रो छ यसको चार्ज चाहिँ तपाईँको अब थर्टिन मिनेट्सहरूमा तपाईँको फिफ्टी पर्सेन्टहरू हुन्छ अनि के भन्छ यो एलइडी के भन्छ जब तपाईँको नोटिफिकेसन आउँछ त्यसमा चाहिँ अब अर्को त ब्लिङ्क हुन्छ तर यसमा चाहिँ अब एलइडी लाइट्सहरू चाहिँ साइड साइडबाट बल्छ